मलाई चाहिँ यो ग्रहहरूमा अब जीवन छ जस्तो लाग्छ है तर पक्का चाहिँ छैन म पनि अब यहाँनिर कन्फ्युज भइहालेँ होइन युट्युबबाट चाहिँ अब प्राय छ जस्तै भएर चाहिँ अब भनेको है छ छैन त्यो चाहिँ फिक्स चाहिँ छैन अब प्राय चाहिँ छ जस्तै लाग्छ ग्रहहरूमा पनि जीवन चाहिँ अब है